मेरो घरमा औषधी बिरुवाहरू धेरै उब्जाउने गर्दछु जसमा पर्छ तपाईँको कालिझार भुइँचम्पा तुलसी यी औषधी बिरुवाहरू उब्जाउने गर्दछु यी औषधी बिरुवाहरूले के सहयोग गर्छ भने जस्तै केही कसैको या खेलकुद गर्दा खेलकुद गर्दा खुट्टा हात या केही मर्किएको छ भनी त्यसमा भुइँचम्पा अलिकति पिसेर लगाउने गर्दाले त्यसको धेरै छिटो जाति हुने गर्दछ यसेरी नै घाँटीहरू दुख्दा तुलसी पानी काने गर्दछु त्यसरी नै काटेको जग्गा अब हात खुट्टा कोही बेला चोटहरू पर्दा कालिझार लगाउने गर्दछु जसले धेरै सहयोग गर्दछ यी यी प्राकृतिक उपचारहरू धेरै धेरै सहयोग गर्छ यी प्राकृतिक उप उपचारहरूले यी एन्टिबायोटिक भन्दा धेरै राम्रो लाग्छ यी घरमा उब्जाउने उब्जाउने औषधी बिरुवाहरू